म अलिपुरद्वारबाट हो र मेरो घर वरिपरि धेरै बङ्गला हिन्दी बोल्नेहरू छन् र म चाहिँ नेपाली हो र हाम्रो नेपाली भाषा मलाई धेरै चाखलाग्दो र रमाइलो लाग्छ र यो मेरो मातृभाषा हो यो मैले आमाबाबाकोबाट सिकेको भाषा हो र यो अरूभन्दा मलाई बोल्नुमा सजिलो हुन्छ र यो भाषा मलाई धेरै र राम्रो लाग्छ